कामभन्दा बाहिर मेरो सोख र रुचि गाउनु बजाउनु साथै हिमालय क्षेत्रतिर घुम्न जानु साथीभाइहरूसँग घुम्न जानु नयाँ नयाँ ठाउँ घुम्नु यो मेरो रुचि हो